मैले यो विषयमा बोल्नु पर्दाखेरि चाहिँ पक्कै पनि दर्शकहरूको सामु गाना गाउँदाखेरि चाहिँ डर घबराहट त अभियसली हुने नै कुरा हो है किनभने सबैजनालाई यो डर भनेको त हुन्छै हुन्छ तर यसलाई हटाउनुको लागि चाहिँ के गर्नु पर्ने हो त भन्ने कुरा गर्दाखेरि चाहिँ तपाईँले आफै घरमा प्र्याक्टिस गर्दाखेरि चाहिँ आफ्नो मुहार चाहिँ ऐनामा हेरेर प्र्याक्टिस गर्नुभयो भने अलिकति यसको डर हट्ने गर्छ है अनि धेरैचोटि मतलब पर्फरमेन्स् धेरैचोटि हुनु थालेपछि त अभियसली अलिकति डरहरू कम हुनु नै हुँदै नै गइरहेको छ है देखिरहेको छ किन मैले पनि दर्शकहरूको सामु पहिलोपटक गाना गाउँदा गीत गाउँदाखेरि चाहिँ घबराहट त भएकै थियो तर यसलाई हटाउँदाखेरि हटाउनुको लागि चाहिँ मैले धेरैपल्ट नै दर्शकहरूको अघाडि गीत गाउने प्रयास गरेर है सबैजनालाई सबैजनाको सामु प्रदर्शन गरेर धेरैपटक गर्दा गर्दा गर्दा मात्रै अलिकति डर हटेको छ तर पनि अहिले पनि अलि अलि त हुन्छ नै तर पनि पहिलाको जस्तो जब शुरुवातमा जस्तो भएको थियो त्यो जस्तो त्यस्तो चाहिँ अहिले चाहिँ कमी नै भएको देखिरहेको छौँ सो तपाईँहरूले पनि कसैको मतलब दर्शकको अघाडि गाउनु भन्दा अघाडि पनि घरमा धेरैचोटि सिसा हेरेर प्र्याक्टिस गर्नुभयो भने है घरको परिवारको सामु प्र्याक्टिस गर्नुभयो भने यसको डर चाहिँ अलिकति कम हु हुन्छ भन्ने मलाई लाग्छ